म मेरो आँगनमा चरा चुरुङ्गीहरलाई चामाल गहुँ पानी राखिदिन्छु होइन अन अनि आएर उनीहरूले सबैले आइकन त्यो चामल चामल खान्छ गहुँ खान्छ त्यसपछि पानी खान्छ अन्त कोहीबेला परेवाहरू आएर पनि गहुँहरू सबै खान्छ